बङ्गाल सफारीमा तपाईँको उयो पाइन्छ हात्ती पाइन्छ बाघ पाइन्छ चितुवाहरू पाइन्छ गैँडाहरू पाइन्छ थुप्रो एरियामा छ त्यो थुप्रो जनावरहरू पाइन्छ तपाईँ बस लिएर घुम्नु भयो भने मोटामोटी तिन घण्टा लाग्छ पुरा घुम्नुको लागि र हिँडेरै घुम्नु भयो भने मोटामोटी तपाईँलाई दिनभरि नै लाग्छ हजुर बङ्गाल सफारी तपाईँ कहाँ गोरुबथानबाट आउनु हुँदैछ गोरुबथानबाट बङ्गाल सफारी आउनु तपाईँलाई म्याक्सिमम् दुई घण्टा टाइम लाग्छ र हामी यो बङ्गाल सफारी उयो क्या नौ बजी मात्रै खोलिन्छ त्यहाँ अन्त नौ बजी बसमा जानु हुन्छ भने चाहिँ तिन घण्टाको यात्रा छ र तिन घण्टाको सात सय रुपियाँ तोकेको छ त्यहाँ चाहिँ

दिनु पऱ्यो हजुर दुई घण्टा दुई घण्टामा गोरुबथानबाट दुई घण्टामा पुगिहालिन्छ बङ्गाल सफारी त्यस पछि बस लिनु भयो भने प्राइस उयोमा तिमीलाई सात सय रुपे बसले टोटल घुमाइदिन्छ तपाईँ हिँडेरै घुम्नु चाहनु हुन्छ भने चाहिँ त्यो कमसेकम दिनभरि नै लाग्छ तपाईँलाई हिँडेर घुम्नु चाहिँ असम्भव नै छ हुन्छ अब आउनु होस् न म बन्दोबस्त गरिदिराख्छु